खेलकुद भनेकै त अब सफलता र असफलता हो अब खे खेलेर अब सफलता जित्यो भने पनि अब खुसीले नमात्तिने अब असफलता भयो भने पनि अब हारेर हारेँ भनेर अब बसी नबस्ने खेलकुदमा थप राम्रो गर्न असफलताले कसरी मद्दत गर्नसक्छ खेलकुदमा थप र राम्रो असफलता चाहिँ असफलता भयो भनेर अब हाऱ्यो भनेर चाहिँ बसिबस्यो भने त अब कहिले पनि त सफलता आफूले जित्न सक्दैन नि त अब हारेँ म अबदेखि कहिले पनि खेल्दिनँ अब म कहिले पनि मेरो खेल्दिनँ भनेर बस्नु त भएन नि त अब अगाडि राम्रो गर्नुको लागि त आफू अब हाऱ्योपछि अब अगाडि राम्रो गर्नुपऱ्यो भनेर त आफूले कोसिस गर्नुपऱ्यो नि त आफूले जब कोसिस गर्छ अझै जब मिहिनेत गर्छ अब अगाडि अब राम्रो गर्छु राम्रो खेल्छु भनेर अब सोच्यो भने त्यसलाई अब हारलाई पनि अब सकारात्मक सोचले अब लियो भने अब त्यो सोचाइलाई लिएर अगाडि बढ्यो भने त अब हामी असफलतामा अब छिट्टै अब सफलतालाई सफलतामा पुग्न सक्छौँ नि त असफल भयो म हारेँ म अब खेल्दिनँ यसरी बस्यो भने त अब हुँदैन नि त अब खेल भनेकै त हार र जित हुन्छ जित्यो भनेर नै अब जित्यो भनेर नै त्यतिकै बसिबस्यो भने त अब फेरि पछि हार हार्ने जो हारेको छ असफलता भएको छ उनीहरूले त्योभन्दा बेसी मिहिनेत गरेर उनीहरूलाई जित्नु पनि त सक्छ जो त्यसै कारणले चाहिँ अब सफलता जसले हासिल गर्छ उसले पनि अब जित्यो भनेर सफल भएँ भनेर चाहिँ अब त्यतिकै नबसी जब जो जुन चाहिँ असफलता हुन्छ नि त्यो चाहिँ अब असफलता भयो भनेर त्यतिकै बसिबस्नु भएन अब त्यसलाई चाहिँ अब चाहिँ अब अब म हारेँ असफल भएँ योपालि तर अब म अर्को टाइममा चाहिँ अझै कोसिस गरेर अझै मिहिनेत गरेर म चाहिँ खेल्छु र म चाहिँ अब जित्छु र म अब राम्रो राम्रो तरिकाले जित्छु भनेर चाहिँ अब सोच्नु पऱ्यो नि त हाऱ्यो हारेपछि तै हारेँ रोएर रिसाएर बस्नु त भएन नि त अब खेलकुदमा त हार्नु हाऱ्योपछि रिसाएर जो गर्नु भएन नि त त्यो रुल्स छैन नि त त्यसै कारणले गर्दाखेरि आफू असफल भए पनि त्यसलाई पोजिटिभली लिएर चाहिँ अब फर्दर दिनहरूमा चाहिँ म चाहिँ मिहिनेत गरेर जित्छु अझै उभन्दा राम्रो खेल्छु भनेर सोचाइ लियो भने चाहिँ अब सफलताको अब सफलतामा हामी छिट्टै छिट्टै पनि पुग्छौँ छिट्टै पुग्छौँ हामी